आफूले मैले आफूले अनुसरण गरेको रेसिपीको हिसाबले कुनै पनि सर सामान जब म पकाउँछु या त बनाउँछु त्यस त्यो हिसाबले बनिएन भने पनि म त्यो खानेकुरा चाहिँ खेर फाल्दिनँ त्यसलाई म रियुस पनि गर्दिनँ त्यतिकै म खाने गर्छु त्यो मिठो बनियोस् या नमिठो बनियोस् म आ त्यतिकै खाने पनि गर्छु अरूलाई त्यतिकै खिलाउने पनि गर्छु किनकि प्रथम प्रयासमा त कोही पनि सफल नै हुन्छन् भन्ने छैन त्यहीँ भएर आजसम्म मेरो त्यस्तै नै भएको छ को धेरै रेसिपीहरू मैले युट्युबबाट हेरेर बनाउने गर्छु तर त्यो त्यसैको हिसाबले बनिँदैन तर त्यो त्यो कुरालाई म रियुस पनि गर्दिनँ त्यसलाई पुनः सृजनात्मक ढङ्गले प्रस्सुत पनि गर्दिनँ त्यो जस्तो बनिन्छ त्यस्तै नै म खान्छु